औ धामा सुनन अस्ति एक हप्ता पहिला एउटा सोफा लिएको थिएँ कि कति दाम चाहिँ महँगो न महँगो हो भारी न भारी गह्रौँ न गह्रौँ पुरै त्यो के रे टिकको काठ भनेर लिएको छैन बेकारमा पलिस मात्रै रहेछ बाहिरबाट यता सार्न पनि मिल्दैन उता सार्न पनि मिल्दैन गह्रौँ न गह्रौँ हो पुरै फुस फुस भएर बेकारमा किनेको के अरे पैसा मात्रै खर्च भयो अब फेरि फेरि चाहिँ यस्तो खालको चाहिँ किन्नु नहुने रहेछ है